हजुर भन्नुहोस् न

ए अँ मैले त लाइब्रेरीबाट गरेको यो लाइब्रेरी हो ए डिस्टिक लाइब्रेरीमै गरेको थिएँ कि ए बहिनी सुन्नुहोस् न म भर्खरै अब रिटायर्ड आएको है म अब अलिकति घरमा कामसाम छैन र मैले चाहिँ के सोच्दैथेँ भने अलिकति राम्रो राम्रो किताबहरू अब जस्तै हामीजस्तो मान्छेले सिक्सटी प्लसको लागि चाहिँ किताबहरू केही छ भने तपाईँकोमा उपलब्ध छ

हजुर ए हजुर

ए हुन्छ ए हजुर ए हजुर हजुर ए ए हजुर हजुर ए हजुर अन्त सुन्नुहोस् न त्यो किताब मैले ल्याएँ भने मैले कति समय चाहिँ त्यसलाई प्रयोग गर्नसक्छु र कति दिनमा फर्काउनुसक्छु त्योहरू अलिकति जानकारी दिन सक्नुहुन्छ

ए हजुर हजुर अब त्यो किताब लिनुको लागि चाहिँ म तपाईँको लाइब्रेरीमा आउनुपर्छ कि तपाईँले मलाई मेरो घरमा उपलब्ध गराउनुहुन्छ ए ए हजुर हजुर ए हजुर ए हजुर ए हजुर ए हजुर अन्त उयो भन्नुभयो त्यो रसिदहरू काट्नुपर्छ नामहरू लेख्नुपर्छ मैले त्यहाँ चाहिँ अब भुक्तानहरू पनि गर्नुपर्छ केही पेमेन्टहरू दिनुपर्ने हुन्छ ए हजुर हजुर ए हजुर ए अब फर्मलिटी चाहिँ गर्नुपर्ने रहेछ है हुन्छ त्यसको त्यो जुन चाहिँ तपाईँले भन्नुभयो नि एउटा आमा भनेर एउटा त्यसको चाहिँ अर्थर चाहिँ राइटर चाहिँ को रहेछ

ए हजुर ए हुन्छ हुन्छ हुन्छ बैनी म आउँछु